हर एक मान्छेकोमा त्यस्तो हुन्छ है अब व्यक्ति कतिपय व्यक्ति एक अर्कासँग मन परापर हुँदैन है मेरो पनि लाइफमा मेरो पनि जीवनमा छ एक दुईजना मान्छेहरू है के हुन्छ भने अब अब व्यक्ति त अब मन परेन नबोल्दा पनि भयो तर अब काम गर्नु परे आफ्नो पेसा है आफ्नो काम त अब गर्नु व्यक्ति मन नपरे पनि काम त अब गर्नै पऱ्यो अनि त्यही भएर अब कतिपय मेरो लाइफमा पनि छ है अन्त एकजना व्यक्ति चाहिँ एकदमै म मन पर्दैन है एकदमै अप्ठ्यारो खालको ऊसँग एडजस्ट गर्नु उसँग काम गर्नु ऊसँग एक सेकेन्ड काम गर्नु पनि मलाई साह्रो छ र पनि म उहाँसँग काम गर्छु है अब गर्नु पनि पऱ्यो अब त्यो त व्यस्तता हो आफ्नो काम हो है अनि त्यसको निम्ति चाहिँ म के गर्छु भन्दाखेरि ऊसँग म काम त गर्छु तर अब कम बोल्छु है बेसी बेसी पेटर पेटर पेटर बोल्दिनँ काम गऱ्यो आफ्नो अब आवश्यक कामहरू गऱ्यो आवश्यक कामहरू बोल्यो अन्त अरू काम अब अरू चाहिँ कुराहरू चाहिँ इग्नोर गर्ने गर्छु